हेलो हजुर भन्नुहोस् ए नमस्ते हजुर भन्नुहोस् हजुर बुझिनँ फेरि भन्नुहोस् त हजुर हो त हजुर हजुर ए तपाईँको नानी राम्रो त राम्रो गर्दैछ सिक्नु अब कति वर्ष चार पाँच वर्ष त भयो अहिलेसम्म परफोर्मेन्स राम्रै गर्दैछ सिक्दैछ तर अलिक क्लास रेगुलरहरू आयो भने त अझै राम्रो हुन्छ ऊ त बिच बिचमा अब छुट्टीहरूमा निकै हराइहाल्दो रहेछ हो अन्त त्यसले चाहिँ अलिक प्रब्लम भयो हजुर हजुर कोसँग भन्नुभयो कोसँग भन्नुभयो ड्याडीसँग ए हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर उसको त राम्रो छ त प्रोग्रेस त धेरै राम्रो गरिरहेको छ कति वर्ष भइसक्यो हो अन्त त्यो पनि अन्त मेरो यता स्कुलको अरू टिचरहरूले पनि भन्नुहुँदैथ्यो नानीले धेरै राम्रो गर्दैछ उसलाई अब अझै अर्को ठुलो कलेजहरूतिर पायो भने राम्रो हुन्थ्यो भनेर हो अन्त त्यहाँनिर कति हजुर हजुर हजुर हजुर ए हजुर हजुर राम्रो नानीको राम्रो छ अहिलेसम्म त धेरै राम्रै गरिरहेछ अब अझै उसलाई अब अझै स्टान्डर्ड बढाउनुको लागि अझै हामी टिचरहरू अब बोलाएर उसलाई त्यो अर्कोमा पठाउनुको लागि धेरै कोसिस गरिरहेको छौँ

ए हुन्छ हुन्छ अटेरी त अब नानीहरू हो बेला बेला गरिहाल्छ अनि त्यो सबमा बदमास बेला बेला बदमास पनि गरिहाल्छ तर त्यसमा केही छैन हामी त्योहरू त हेन्डल गरिहाल्छौँ ठुलठुलो कुराहरू चाहिँ अब तपाईँहरूले अलिक विचार गर्नुहोस् अन्त क्लासहरू अलिकति रेगुलरहरू ल्याइदिनु होस् त्यो क्लासहरू रेगुलर भएन भने अन्त तपाईँको फेरि सिकाउनु सकिँदैन हो अनि निकै सिकाउनुपर्छ हामीलाई पनि समय निकै दिनुपर्छ नि त अब एक घन्टा दुई घन्टाले हुँदैन अब फेरि हजुर ए एक्जामको हाम्रो हुँदैछ क्लासहरू त्यही रेगुलर चल्दैछ अहिले एकजनाले अर्कै अर्को टिचरले अर्कै सब्जेक्ट अर्कोले अर्कै गर्दैछ हो अर्कै सिकाउनु हुँदैछ अब उनीहरूलाई थ्योरी क्लास प्राक्टिकलहरू अलग अलग टिचरहरू हुनुहुन्छ हो त्यसले गर्दा यो पालि राम्रो भएको छ हजुर

ए हजुर हजुर अर्को छ त जोनी सर हुनुहुन्छ हजुर हुन्छ हुन्छ हवस् हवस् हुन्छ हुन्छ केही प्रब्लम छैन फोन गर्नुहोस् न मलाई हवस् कुनै प्रब्लम